विश्व प्रसिद्ध टीहरू मध्ये दार्जिलिङ टी एउटा हो र यहाँ यो बाहिरबाट जति हेर्दा सुन्दर देखिन्छ त्यति नै त्यहाँको मजदुरहरूले भोग्नु परेको जुन चाहिँ पीडाहरू छ अन्त त्यसलाई म गएर फोटोग्राफी गर्न चाहन्छु र उनीहरू उनीहरूले पत्ती टिप्दै गरेको जुन चाहिँ बाहिरबाट हेर्दा दृश्य देखिए तापनि भित्रबाट उनीहरूले के कसरी भोगिरहेछ उनीहरूको घर भित्र घर भित्र के कस्तो अवस्था छ घरको गाउँ गाउँको र उनीहरू बस्ने बस्ने ठाउँहरूमा के कस्ता माध्यमहरू संसाधनहरू उपलब्ध छ कि छैन त्यसकोहरू त्यसलाई पनि फोटो खिँचेर फोटोको माध्यमद्वारा म दुनियालाई देखाउन चाहन्छु हेर्दा जति बाहिरबाट हेर्दा दार्जिलिङ टी विश्व प्रसिद्ध भए तापनि भित्रबाट र र त्यहाँ जमिनी जमिनी स्तरमा चाहिँ के कस्तो छ भन्ने कुरालाई म म खोलेर देखाउन चाहन्छु